नेपाली भाषा बोल्दाखेरि चाहिँ अब हामीलाई सजिलो हुन्छ हामी प्रायः जसो नेपाली भाषा बोल्छौँ र अब प्रायः अरू ठाउँहरूतिर जाँदाखेरि चाहिँ हामीलाई हिन्दी बोल्नु पनि आउँदैन बङ्गाली बोल्नु आउँदैन साह्रो पर्छ चुनौती आउँछ त्यतिबेला किन भन्दा हामीलाई अब यो अहिलेको संसारमा चाहिँ हामी प्रायः जसो नेपाली बोल्छौँ र धेरै साह्रो पर्छ बङ्गालीहरू बोल्नु त्यहाँनिर चाहिँ अब हामीलाई असुविस्ता हुन्छ त्यहाँनिर चाहिँ त्यहाँ त्यहाँ चाहिँ अब हामीलाई चुनौती हुन्छ किनभने हामी त नेपाली नेपाली नै हो र चाहिँ नेपाली भाषा नै हामीलाई सजिलो लाग्छ